दार्जिलिङ जिल्लामा मुख्य कृषि गर्दैन र खेती गर्ने चलनहरू चाहिँ बालीहरू त अब त्यति खेती गरिँदैन पशु धनमा अब गाई खेती गर्छ सुँगुर उयो गर्छ होइन सिँचाइ पनि अहिले खास त्यति हुँदैन अलैँचीहरू हुन्छ सो के के हुन्छ त्यसले गर्दा चाहिँ विशेष गरी चाहिँ विशेष गरी चाहिँ चियापत्तीको उत्पादन गरिन्छ अहिले मान्यता चियापत्ती नै बेसी उत्पादन गर्न सकिन्छ चियापत्ती नै हो